हामी नेपाली भाषा नेपाली नेपाली भाषा हामी अब अब केटिभी च्यानलमा दिने लिने गर्छौँ क के भन्छ दार्जिलिङ हिल च्यानलमा कर्सियङ हिल च्यानलमा सबमा है लिने गर्छौँ अनि अनि स्कुल पढ्दा भयो जस्तो सबमा लिने गर्छौँ नेपाली भाषा भिन्न भिन्न उयसबाट